एक्सक्युज मी दाजु यो कुन जग्गा होला ए हो मलाई सिलगढी जानु थियो सिलगढी जाने गाडी चाहिँ कहाँ यहाँ कहाँ पाइन्छ होला ए हो यहाँनिर यहाँ पाइन्न यो गाडीहरू जाँदैन सिलगढी ए हजुर मलाई सिलगढी त्यहाँ एसएनटीसम्म जानु थियो त्यहाँदेखि उता म उता शिवमन्दिर जाने हो ए भनेपछि देउराली स्ट्यान्डबाट पाउँछ है गाडी त्यहाँसम्म चाहिँ म कहाँबाट जानु होला ए यहीँबाट जाँदा हुन्छ ए ए त्यो तल सुपर मार्केटबाट गाडी चढ्नु हुन्छ हुन्छ यो गाडीले सिधै ट्याक्सी स्ट्यान्ड पुऱ्याउँछ होइन तल ए मलाई हजुर तल देउराली स्ट्यान्डसम्म छोडिदिनु होस् म त्यहाँबाट म त्यहाँबाट सिलगढी जान्छु एसएनटी